हेलो सुन्नु होस् न यो मैले सामान पठाएको थिएँ नि हो त्यो सामान चाहिँ त्यो टिभी थियो होइन त्यो टिभी चाहिँ एकदम फुटेको अवस्थामा आइपुगेको छ हो अन्त यो चाहिँ प्याकेजिङको कारणले गर्दा हो कि केले गर्दा हो तपाईँहरूले यसलाई चाहिँ कसरी हुन्छ मिलाइदिनु होस् न द्याट चेन्ज हुन्छ भने चेन्ज गरिदिनु होस् वा त अब फर्काउनु हो भने चाहिँ फर्काउनु मिल्ने टाइपको खाले तपाईँहरूले मिलाइदिनु होस् न है